हेलो हजुर हेलो ए हजुर हो त ए हजुर हजुर हजुर हजुर हजुर भन्नुहोस् न

हजुर हजुर हजुर हजुर म सुन्दैछु भन्नुहोस् न टमाटरको भाउ अहिले चाहिँ विशेष गरी पचास रुपियाँ किलो छ हौ अहिले बजारमा बतासको डोरी र अहिले हजुर होइन होइन हाम्रो हाम्रो चाहिँ अर्ग्यानिक हो हामी विशेष गरी अब सिलगढीबाट अब ल्याउँछ तर कोही कोही बेला तर विशेष गरी चाहिँ मेरो दोकानमा चाहिँ अर्ग्यानिक नै तपाईँले पाउनु सक्नुहुन्छ टमाटरदेखि लिएर सबै प्रायः सामानहरू नै हामी बस्तीहरूबाटै हामीहरू अर्ग्यानिक नै ल्याउँछौैँ हजुर हजुर सबै छ तपाईँले काँक्रा भन्नुहुन्छ कि तपाईँले फर्सी भन्नुहुन्छ कि तपाईँले यो अहिले सिमरायो भन्नुहुन्छ या निगुरो भन्नु भए पनि या जे भन्नुभए पनि पनि तपाईँले प्रायः सबै अर्ग्यानिक नै पाउनुहुन्छ इस्कुस छ मेरोमा इस्कुस पनि छ इस्कुस चाहिँ अहिले बिस रुपियाँ छ अरू सब्जीहरू चाहिँ सबै छ आ अहिले भनेको जस्तो तपाईँले जे भन्नुहुन्छ हामी त्यो अनुसारै हामी सबै ल्याएर ल्याइदिन्छौँ नि जस्तो अब हामी होम डिलिभरीहरू पनि गर्छौँ नि त सब्जीहरू कि तपाईँले अर्डर गर्नु भयो भने हामी त्योअनुसार तपाईँलाईसम्म तपाईँकै घरसम्म हामी पुऱ्याउने हामी पुऱ्याइदिनेछौँ हजुर हजुर हजुर सबै छ तपाईँले जे जे भन्नुहोस् हजुर हजुर आउँदैन हजुर होइन हामी हेर्नुहोस् हामी पनि हजुर हजुर अब हामी दोकान चलाउने मान्छे हो हामी असल प्रकारले नै अब मान्छोको शरीरलाई पनि हामी ध्यान दिनैपर्छ अन्त अब के भन्छ हामी अर्ग्यानिक नै हामी चलाउँछ अब मधेसहरूको ल्याएर अब त्यो अब कतिवटा कुहि अब कुइएको पनि हुन्छ तर हामी त्यसतो गर्दैनौ हामी एकदम नै अर्ग्यानिकनै हाम्रो सामान चैँ अर्ग्यानिकनै हुन्छ हजर हजुर हजुर हजुर यै हो हजुर हजुर ए हुन्छ हवस् हवस् हुन्छ हुन्छ हवस् हवस् हुन्छ हवस् हुन्छ ए हुन्छ हुन्छ अवश्य हुन्छ